खेलकुद एउटा दुर्गम साथसाथै सहरमा बसोबास गर्ने व्यक्तिहरूको लागि मानसिक तनावबाट राहत पाउने सबैभन्दा ठुलो एउटा उपाय पनि हो अनि औषधी पनि हो किनभने खेल एउटा यस्तो विषय हो यस्तो कार्य हो जसले मानसिक शारीरिक शारीरिक अनि भौतिक तिनै प्रकारको आनन्द प्रदान गर्नेगर्छ मानव शरीरलाई सबैभन्दा पहिला मानव शरीरलाई चाहिने भनेको मानसिक सुख कुनै पनि खेल खेलिँदाखेरि हामीले सबै साथी भाइहरूसँग एकजुट भएर आफ्नो प्रस्तुति अथवा खेल खेल्ने गर्दछौँ अनि खेल खेलिँदाखेरि सबैसँगको सबै साथी भाइहरूसँगको सहायताको साथमा खेल्ने गरिन्छ अनि यसले हामी एक अर्कालाई मानसिक रूपले एक अर्कालाई बुझ्ने एक अर्काको भावनाहरूलाई पनि मनसिक रूपले बुझ्ने एउटा काम पनि गरिने गर्दछ साथसाथै यसले मनोरञ्जनको मनोरञ्जनको काम पनि गर्ने गर्दछ मनोरञ्जन कसरी भन्दाखेरि यदि मानसिक रूपले उदास भएको अथवा आफू उदास भएको छ र कुनै पनि समय एउटा नानीसँग अथवा एउटा टिमसँग एउटा समूहसँग बसेर कुनै पनि खेल खेँल्दाखेरि हामी त्यो खेलमा हाम्रो सम्पूर्ण ध्यान त्यहाँनिर लगाएको हुन्छौँ र आफ्नो तनावलाई त्यसबाट छुट्कारा पाएका हुन्छौ र कुनै एउटा सिमित समयसम्म हामीले आफ्नो समस्या अथवा आफ्नो तनावहरूबाट हामी हटेर अरू कुनै नयाँ विषय वस्तु अथवा नयाँ नयाँ खेलमा नयाँ कुरामा हामीले आफ्नो ध्यान लगाउँदाखेरि हामीले तनावबाट राहत पाउने गर्दछौँ साथसाथै ग्रामीण क्षेत्रमा यस्ता धेरै खेलहरू छन् जसले हाम्रो तनावबाट मुक्त पाउने शारीरिक व्ययाम साथसाथै मानसिक व्ययामहरू गराउने कामहरू गर्दछ जस्तै पौडि्नु साथसाथै लुक्ने खेल्नु साथसाथै एक अर्काको घरको वरिपरि चक्कर लगाउने खेल्नु अनि सान सानो नीहरूले प्रायजस्तो चोर पुलिस जस्ता गे खेलहरू खेल्ने गर्दछन् यसले सबैलाई खुसी बनाउने साथसाथै एउटा भौतिक सुख पनि दिने काम गर्दछ साथसाथै राहत पनि मानसिक तनावबाट यसले दिने काम गर्दछ राहत मानसिक तनावबाट राहत पाउनु भनेको एउटा शारीरिक फुर्तिपन ल्याउनु पनि हो अनि मानिसलाई आफ्नो एउटा आफ्नो काममा दिशा निर्देश दिने काम गर्नु पनि हो र यसरी हामी बुझ्न सक्छौँ कि खेलकुदले चाहे दुर्गम होस् या ग्रामीण क्षेत्र होस् जस्तोसुकै परिस्थितिमा पनि एउटा ठुलो मनोरञ्जनको काम अथवा तनावबाट राहत दिने काम गरेको हामी बुझ्न सक्छौँ